खेलकुद भनेको नै अब रमाइलो कुरो हो एउटा जस्तो टेन्सन भइरहेको मान्छेलाई पनि त्यो उ आफै खुदै नखेले तापनि हेरेरै पनि उल्ले आनन्द लिनु सक्छ त्यो जुन जति उ उमा रहेको जति पनि सोँच विचारहरू सबै त्यही गेममानै हेरेर नै उल्ले आनन्द गर्छन् है त्यसैले अब त्यो कुरोहरू आफूलाई जति पनि भएको त्यो टेन्सनहरू चाहिँ अब उल्ले त्यो टाइमा चाहिँ बिर्सिन्छ त्यसैले नै अब त्यो टाइममा चाहिँ खेल्दाखेरि अब जुनै पनि गेम एक्लै खेल्ने कुरो पनि आउँदैन जस्तै खेल्ने मान्छेहरूमा त्यो टेन्सन छ नि अब आफ्नो साथीभाइहरूसँग अब रमाइलो गरिरहेको हुन्छ अब त्यहाँ खेलिरहेको हुन्छ त्यसले गर्दाखेरि चाहिँ त्यो सोच विचारहरू नै त्यो खेलपट्टि भएकोले गर्दाखेरि चाहिँ हामीले त्यो टेन्सनहरूलाई चाहिँ अब धेरै टाढा राखेर रमाइलोपट्टि नै हाम्रो ध्यान ध्यान हुन्छ